मैले फर्स्ट प्रोडक्ट चाहिँ मिन्त्रा एप्सबाट एउटा कुर्ती आठ सय रुपियाँमा मगाएको थिएँ है मगाएपछि चाहिँ मलाई एकदम डर भइरहेको थियो कि अब त्यो लुगा कस्तो आउँछ भनेको जस्तो आएन भने भन्ने मलाई पुरा अब सुर्ता लागिरहेको थियो होइन र साथीभाइले पनि भन्यो मलाई ए तैँले चाहिँ किन त्यसरी अनलाइन सपिङ गरेको है भन्यो मैले तिनीहरूलाई भनेँ पनि होइन अब होइन अर्डर गरि त हालेँ हेरौँ न कस्तो आउँछ राम्रो आयो भने राख्छु अब नराम्रो आयो भने अब रिटर्न गर्छु भनेर भनेँ र मलाई तै एकदम र पनि दर लागिरहेको थियो भन्दा भन्दामै त्यो सामान आयो होइन र मैले आउने बित्तिकै एकदम त्यो समान खोल्नुको लागि चाहिँ एकदम एक्साइटेड भइरहेको थिएँ होइन त्यो अब कस्तो आउँछ भनेर हेर्नु लागि त म एकदम एक्साइटेड थिएँ र मैले त्यो सामान खोलेँ खोलेँ होइन खोल्दाखेरि चाहिँ एकदम मैले कस्तो अब मलाई खुसी पनि लाग्यो किनभने अब मैले जस्तो फोटोमा हेरेर अब त्यस्तो अर्डर गरेको थिएँ होइन अब कलर पनि त्यस्तै होइन साइज पनि मलाई एकदम ठिकै भयो कम्फोर्टेबल फिल भयो अब क्वालिटी पनि एकदम राम्रो रहेछ होइन क्वालिटी पनि एकदम राम्रो थियो र मैले त्यो लगाएर हेर्दाखेरि चाहिँ एकदम आफूलाई नै अब एकदम सुन्दरी फिल गरेँ होइन एकदम कम्फोर्टेबल पनि भयो मलाई है त्यो लगाएर मैले अब कति फोटोहरू पनि खिचेँ होइन अब म चाहिँ एकदम खुसी छु किनभने अब मैले पैसा तिरेको अनुसार चाहिँ होइन मैले अब त्यो सामान चाहिँ एकदम राम्रो क्वालिटी होइन रो क्वलिटीमा पाएँ र म आउने दिनहरूमा पनि एकदम त्यो मिन्त्रा एप्सबाट नै सामान अर्डर गर्छु